म बाहेक चाहिँ हाम्रो परिवारबाट चाहिँ हामी घरमा तिनजना छौँ हाम्रो परिवारमा आमा बाबा र म आमा बाबालाई पनि बगैँचामा रुचि राख्नु हुन्छ हामी चाहिँ घरको तिनजना नै बगैँचामा रुचि राखेको हुनाले गर्दाखेरि चैँ आफ्नो आफ्नो हिसाबले आफू आफूलाई मन परेको बिरुवाहरू जस्तै आमा फुलहरू पट्टि ज्यादा रुचि राख्नु हुन्छ म प्लान्टपट्टि ज्यादा रुचि राख्छु बाबा बारीमा साग सब्जीपट्टि ज्यादा रुचि राख्नु हुन्छ त्यस्तै गरी चाहिँ परिवार हामी चाहिँ सबैजना नै बा रुचि नै राख्छौँ